हेलो म ओला एजेन्सीमा बात गर्दैछु तपाईँले अस्ति एकजना ड्राइभरलाई पठाइदिनुभएको थियो मैले बुकिङ गरेको थिएँ मिरिक जानको लागि मैले एक्चुलीमा रिभ्यु दिनको लागि कल गरेको हो उहाँको बिहेबियर पनि धेरै राम्रो थियो र मलाई टाइममा मिरिक पुर्याइदिनुभयो त्यहाँ झिलको त्यहाँ रोकिदिनुभयो र मैले बुझ्दाखेरि यो पनि थाहा पाएँ कि उनीहरूले मेरो भाडा पनि राम्रै लिनुभएछ अनि उनको बिहेबियर पनि धेरै राम्रो थियो र कम्फोर्टेबल थियो जर्नी पनि र मैले त्यही उनलाई भन्नको लागि कल गरेको मेरो रिभ्यूको लागि थ्याङ्क यू